कालिम्पोङ जिल्लामा वातावरणीय पहलहरू चाहिँ के के हो भनेदेखिलाई विशेष त फिप्थ जुन हो जुन चाहिँ चाहिँ वर्ल्ड इन्भाइरोमेन्ट डे हो अनि यो दिन चाहिँ के गर्छ भने चाहिँ अब मानिसहरूले आफ्नो गाउँ वरिपरि भएको खाली जग्गातिर खाली मैदानहरूमा रुखपात बोट बिरुवाहरू रोप्ने गर्दछ अनि एनजिओहरू पनि थुप्रो छ जसले चाहिँ इन्भाइरोमेन्टल अवेर्नेस प्रोग्रामहरू पनि गर्छ मानिसहरूलाई रुखपातहरू बचाऔँ जङ्गली जन्तुहरू बचाऔँ खोलानालाहरू अब मैला नगरौँ प्लास्टिकको प्रयोग बन्द गरौँ अब प्रयोग गरे पनि जताततै चाहिँ अब नफ्याँकौँ भन्ने म्यासेजहरू दिइरहेको चाहिँ हुन्छ अनि हाम्रो स्कुलमा पनि त्यही इन्भाइरोमेन्टल अवेर्नेस प्रोगामहरू पनि हाम्रो स्कुलमा पनि हुने गर्छ अनि गाउँ घरमा पनि मानिसहरूले यस दिन बोट बिरुवाहरू चाहिँ रोप्ने चाहिँ गर्दछ अनि अब म चाहिँ मेरो क्षेत्रमा वातावरणको चाहिँ कसरी ख्याल गर्छु भने चाहिँ प्लास्टिकहरू प्रयोग गरेर अब जताततै नफ्याँकौँ एक ठाउँमा फ्याँकौँ अनि बोट बिरुवाहरू रोपौँ भन्छु अनि म आफै पनि रोप्ने गर्दछु धन्यवाद